अब बुडापाकाहरूले खेल्ने त अब यहाँ हाम्रो गाउँतिर त अब यो भेट्रेन्स खेलाउँछ फुटबलमा अन्त त्यसमा सबै बुडापाकाहरू नै हुन्छ भेट्रेन्स खेल्नु खेल्छ अनि अब रनिङहरू पनि खेलाउँछ स्पोर्ट्सतिर निकाल्छ भेट्रेन्सको बुडो पार्टी को रनिङहरू निकाल्छ है अनि गाउँमा अब त्यही कसै बेला यसो तासहरू पनि खेल्छ तर यो त अब खोइ गेममा मानिन्छ कि मानिन् मानिँदैन नै यो अब विश्वमा तर तासहरू यसो खेल्छ अनि अर्कोको कुरा चाहिँ यो क्यारम बोर्ड चाहिँ एकदमै रुचाउनुहुन्छ उहाँहरूले क्यारम बोर्ड चाहिँ एकदमै बसेर गफ गर्दै होइन चिया खाँदै यसरी क्यारम बोर्डहरू खेलेको चाहिँ हामीले मैले चाहिँ अब त्यो चाहिँ देख्दैछु अहिले त्यही छ अहिले गाउँको चाहिँ